संस्कृत वा अङ्ग्रेजी भाषाबाट चाहिँ नेपाली भाषालाई प्रभाव परेको छ किनभन्दाखेरि नेपाली भाषाको जुन मूल त्यसको केन्द्र छ त्यो हाम्रो संस्कृतबाट नै आएको हो र अङ्ग्रेजी भाषाबाट पनि नेपाली भाषा प्रभाव भएको नै छ जुन नेपाली भाषाको अर्थहरू जुन भाषालाई हामीले संस्कृतबाट ल्याएर यता नेपाली भाषामा अनुवाद गर्नु सक्दैनौँ र त्यसलाई हामी अङ्ग्रेजीमाई सोझै त्यसलाई उच्चारण गर्ने गर्छौँ र यसैकारणले चाहिँ अङ्ग्रेजी भाषाबाट पनि नेपाली भाषा चाहिँ प्रभावित भएको छ